मलाई बाइकिङ सुरु गर्न धेरै कुराले प्रेरित गऱ्यो किनभने हामी बाइक चलाएर धेरै टाढो टाढो ठाउँहरू पनि कम्ती समयमा नै पुग्न सकिन्छ र हामीले समयलाई बचाउनु हो भने हामीले बाइक गाडीद्वारा हामीले कम्ती समयमा नै टाढो टाढो ठाउँहरू पुग्न सकिन्छ र बाइक चलाएर हामी राम्रो राम्रो ठाउँहरू घुम्न जानु सकिन्छ धेरै राम्रो राम्रो ठाउँहरू हामीले एक्सप्लोर गर्न सकिन्छ राम्रो राम्रो नदी हिमाल तिर राम्रो राम्रो गुम्बा राम्रो राम्रो बजार राम्रो राम्रो म्युजियमदेखिन्को लिएर यस्ता विभिन्न कुराहरूतिर पुग्न सकिन्छ बाइक चलाएर र यही कुराले नै मलाई प्रेरित गऱ्यो र सुरुमा अरूले बाइक चलाएको देख्दाखेरि मलाई पनि एकदमै चलाउनु मन लाग्यो त्यो कुराको अनुभव गर्नु मन लाग्यो र त्यस कारणले नै मैले बाइक चलाउन सिकेँ र बाइक चलाएर मलाई एकदमै राम्रो लागेको छ सबैभन्दा अगाडि त मैले भनी सकिहालेको छु समयको हामीले बचाउ गर्नु सक्छ सकिन्छ कुनै ठाउँ हामीले हिँडेर जाँदाखेरि एक घन्टा लाग्छ भने बाइक चलाएर हामी गयौँ भने खालि बिस घन्टा मात्रै लाग्छ बिस घन्टा होइन बिस मिनट मात्रै लाग्छ र यो समयको बचाउलाई अहिले हेर्दै मलाई सुरु सुरुमा बाइक चलाउन म एकदमै प्रेरित भएँ र त्यसरी नै साथीहरूले पनि मेरो साथीहरूले पनि सबैले बाइक चलाउथे र साथीहरूले पनि चलाउनु भनेर मलाई सुझाव दिए उनीहरूले उहाँहरूले पनि भन्नुभयो कि समयको बचाउ हुन्छ शारीरिक रूपमा हामी टाढो टाढो जाँदाखेरि हामी गल्दैनौँ किनभने हामी बाइकमा चढेर हामीले सजिलैसँगले त्यो ठाउँहरू पुग्न सकिन्छ र यसप्रति बाइकिङप्रति चाहिँ मेरो जोस चाहिँ कसरी बिकसित भयो भन्दाखेरि चाहिँ अहिले मोबाइल फोनको जमाना युट्युबको जमाना र युट्युबतिर मैले भिडियोहरू हेर्दाखेरि राइडरहरूको भिडियोहरू मैले हेर्थेँ युट्युबर राइडरहरूको मैले भिडियोहरू हेर्थेँ र युट्युबरहरूले बाइकिङ गरेर विभिन्न राज्यहरू एक विभिन्न राज्यहरूमा घुमेर भ्लग बनाएर उहाँहरूले बाइकिङ गरेर उहाँहरू आजुको दिनमा एकदमै पपुलर हामीबिच पपुलर हुनुहुन्छ र उहाँहरूले पैसा पनि धेरै पैसाहरू पनि भ्लग गरेर युट्युबमा फेमस भएर उहाँहरूले पैसा पनि कमाइ कमाइरहेछन् अनि पपुलर पनि छन हामीबिच फेमस पनि छन् र म पनि बाइक चलाएर बाइक चलाउन सिकेर यस्तै राइडहरू गरेर युट्युबहरूतिर भिडियो बनाएर हाल्छु भनेर यही कुराहरले मेरो जोसलाई अझै विकसित गरेका छन्